म जति पनि लेख्नुलाई इच्छा लाग्छ त्यो कुराहरू आफ्नो जीवनमा भएका घटनाहरू घठित घटनाहरू म लेख्न व्यव व्यवस्था मिलाउँछु जब कुनै पनि कर्महरू घरको कर्महरू सकिन्छ तब म गर्छु र सामान्य त बस लेख्दा मन पराउने राम्रो आरामदायक ठाउँ आफैले मिलार बस्नुपर्छ कसैले मिलाइदिने कुरो आउँदैन र यस्तो प्रकारले म लेख्छु